शिक्षाले कसरी कतिपय सांस्कृतिक परम्परालाई प्रभावित गऱ्यो भने चाहिँ शिक्षाले चाहिँ धेरै अहिलेको उयेसमा चाहिँ शिक्षाले धेरै मान्छेहरूलाई ज्ञान बुद्धि दिइसकेर अहिले पुरानो जुन प्रकारले अनुशिक्षित थियो पहिला त्योहरू सबै अहिले हटाएर अहिले शिक्षित भएर शिक्षितहरूले चाहिँ अहिले आफ्नो आफ्नो कामहरू मज्जाले गरिरहेका छन् बस त्यति त हो